मेरो गाउँमा कसैलाई सर्पले डस्यो भने अहिले जमाना पहिला जस्तो छैन पहिला हस्पिटल थिएन सुविधा थिएन गाडी घोडाको त्यसैले घरमै विषालु सर्पले टोक्यो भने त घरमै प्राण जान्थ्यो र अहिले चाहिँ त्यो सबै सुविधा भएकोले गर्दाखेरि यदि मेरो गाउँमा कसैलाई सर्पले टोकेछ भने चाहिँ हामी सिधै हस्पिटल लगेर उपचार गर्छौँ